युट्युबमा मलाई मनपर्ने रेसिपी च्यानल चाहिँ कुनाल कपूरको च्यानल हो र टिभीमा चाहिँ मलाई मनपर्ने चाहिँ मास्टरसेफ र खाना खजाना हो र यी च्यानलहरूले च्यानलहरूमा देखाएको रेसिपी खानाको प्रोग्रामहरू चाहिँ अत्यन्त नै रोचक हुन्छ र यहाँबाट के सिक्नपाइन्छ भने हामी त अब जस्तो कि नेपाली खानपानहरू मात्रै याद हुन्छ होइन तर बाहिर कतिवटा ठाउँहरूको नयाँ नयाँ रेसिपी जस्तै इडली भयो तपाईँको धेरै कुरो नै हामी रेसिपीहरू सिक्नसक्छौँ नयाँ नयाँ कुरोहरू सिक्नसक्छौँ र त्यहाँबाट हामीलाई के ज्ञान हुन्छ भने टाइम कसरी यो खाना पकाउँदा कति टाइम लाग्छ र यसको टेस्टहरू कस्तो प्रकारको हुन्छ भनेर उनीहरूको मार्फत् नै हामी जान्नसक्छौँ र यसरी नयाँ नयाँ चिजहरू खाना पकाउनु पनि हामी सिक्नसक्छौँ धेरै नै सुविधा गरेको छ यो युट्युब च्यानलले पनि धेरै नै सुविधा गरेको छ घर घरमा सबैको अहिले त स्मार्टफोनहरू हुन्छ र त्यहाँबाट हामीले पनि रेसिपीहरू हेरेर एकैछिनमा झट्टै हुने खाना पकाउनसक्छौँ हेर्दै बेसी टाइम पनि लाग्दैन र धेरै सुविधा गरिएको छ र टिभी च्यानलहरूको मार्फत् पनि हामी मनोरञ्जन गर्नुसक्छौँ खानाहरूको अनि ना कहिले पनि नाम नसुनेको रेसिपीहरू हामी हेर्नसक्छौँ र त्यसको आइडिया लिनसक्छौँ समयहरू लिनसक्छौँ खाना बनाउँदा कति समय लाग्छ र यसरी युट्युब र युट्युब च्यानलले पनि धेरै नै मानिसहरूलाई खाना बनाउनुमा सहायता गर्छ